हेलो भन्नु हजुर भन्नुहोस् न दिदी म सुष्मा बोलेको नि होलसेल दोकानबाट सब्जीको हजुर हजुर ए अहिले त कोपीहरूको दाम त धेरै छ नि दिदी सिजन छैन त्यति साह्रो हो कोपी पनि अलिक महँगै छ मुला पनि महँगै छ सिमी पनि महँगै छ अब हुँदैछ अलिक दिनमा चाहिँ घट्छ होइन तपाईँलाई के के चाहिएको हजुर हजुर

ए हजुर त्यो त मिलिहाल्छ कि दिदी अन्तखेरि त्यति मात्रै चाहिएको थुप्रो छ त अरू पनि सब्जीहरू अहिले इस्कुसको सिजन छ इस्कुसको सिजन छ हजुर फर्सी छ हजुर टमाटर दिदी टमटर चाहिँ चाहिँदैन प्याज टमाटर आलुहरू हजुर ए हजुर हजुर हजुर मिल्छ बोरा बोरा लानुभयो भने चाहिँ मिल्छ अलिक धेरै धेरै लानुभयो भने चाहिँ मिल्छ दिदी हजुर हजुर टमाटर चाहिँ अहिले चालिस रुपियाँ किलो छ काँक्रा पनि छ दिदी काँक्रा चाहिँदैन काँक्रा पनि छ त बस्तीको काँक्रा

हजुर हुन्छ हुन्छ होम डेली तपाईँलाई होम डेलिभरी चाहिन्छ भने यहाँ यतै अर्डर दिँदा पनि म पठाइदिइहाल्छु नि दिदी पैसा मलाई यहाँ जिपे गरिदिनुहोस् न मेरो नम्बरमा कि म होम डेलिभरी घरमै पठाइदिन्छु गाडीमा ल अँ के के हजुर के के चाहिएको भन् के के चाहिएको भन्नुहोस् त म हजुर हुन्छ एकछिन पर्खिनुहोस् ल म लेख्छु कोपी कति केजी हो हुन्छ दिदी हजुर अनि मुला कति भन्नुभयो ह हवस् हुन्छ अनि त अरू ए हजुर हुन्छ अरू ए हवस् बिस हुन्छ हुन्छ हुन्छ हजुर हजुर सबै मिलाएर पठाइदिन्छु नि अहिले एकछिनमा हिसाब गरेर फेरि म तपाईँलाई भन्छु नि ल हुन्छ राखेँ राख् हुन्छ दिदी हुन्छ पैसा जिपे गरिदिनुहोस् न राखेँ दिदी राखेँ हुन्छ